आजकल सबैभन्दा ठुलो एप्प एप्पहरूले गर्दा धेरै सबैलाई सुबिधा भएको छ र यो सुबिधा धेरै गुगल पे पनि छ यसमा फोन पे छ यसले गर्दा धेरै सबैलाई सुविधा भएको छ र कोही बेला पकेटमा पैसा नहुँदा यसलाई हामी गुगल पेमा आफ्नु एकाउन्टमा पैसा हुँदा यहाँबाट पे गर्न सक्छौँ र यस्तो एप्पले अहिले प्रायःलाई नै धेरै सुबिधा भएको छ प्रायः गरेर त हाम्रो बाहिरबाट आउनु घुम्न आउँनेहरू टुरिस्टहरू उहाँहरू प्रायःले पैसा क्यास नलिइ आएको हुन्छ र त्यो एप्पले गर्दा चाहिँ उनीहरूलाई फाइदा भएको हुन्छ किनभने क्यास बोक्दैन किनभने क्यास बोक्दा कोही बेला सर्टेज हुन पनि सक्छ त्यही कारण यो एप्पले गर्दा चाहिँ धेरै राम्रो भएको छ र एकदम यो एप्प चाहिँ एकदम ठिक ला छ अहिले यसको फाइदाहरू राम्रो छ बेफाइदाहरू के के छन् भनेदेखिन् बेफायदाहरू चाहिँ यसमा चाहिँ अब कतिले अब यो एप्पहरू चलाउँछ त्यो जुन सिक्रेट कोडहरू हुन्छ सिक्रेट कोडहरू हुन्छ आफ्नो त्यो देखाउनु भएन गुगल पे फोन पे गर्दा त्यो सिक्रेट कोडहरू देखाउनु भएन त्यसले चाहिँ एकदम त्यो टाइपले देखायो भने चाहिँ त्यो चाहिँ बेफाइदाहरू हुन् याँबर ह्याक हुने पनि सम्भवना छ र अरू यसमा बेफाइदाहरू के छन् भने एप्पमा धेरै अब तपाईँको फाइ बेफाइदा छन् यसले चाहिँ यो अरूको जग्गाको देखाउँनु भएन आफ्नु सेक्रेटमा राख्नु पऱ्यो र जुन सिक्रेट कोड हुन्छ त्यो सिक्रेट कोड आफुले राख्नु पऱ्यो र यो टाईपको एप्पमा चाहिँ धेरै बेफाइदाहरू पनि छन् फाइदा पनि छन् ठुल्ठुलो कम्पनीहरूमा जुन हामी हेर्छौँ हामी फिल्पकार्टबाट कोही बेला समान मगाउँछौँ त्येति बेला पनि यो एप्प युज हुन्छ यो एप्प हामी युज गरेको हुन्छौँ र यसमा यो एप्पले धेरै माने फाइदाहरू पनि छ